अब मलाई खानाहरू त अब मन पर्नु त सबै मन पर्छ होइन तर पनि अब मोमो र अब मोमो अन्तखेरि अब चाउमिनहरू चाहिँ अब पुरै मन पर्छ होइन अन्त अब त्यो खानु चाहिँ म यहाँ दार्जिलिङ जज् बजारमा अब यतानिर बिच गल्लीको यतापट्टि आउँछु त्यो खानु चाहिँ अन्तखेरि मलाई त्यहाँको चौमिन र मोमो चाहिँ पुरा मन पर्छ त्यो फास्टफुडको स्टलहरू लाउँछ अन्त त्यहाँनिर चाहिँ मलाई पुरा मन पर्छ त्यहाँको चौमिन र मोमो चाहिँ अरू जग्गा चाहिँ म अब जानु त जान्छु तर त्यहाँको त्यस्तो खानाहरू मलाई मन पर्दैन